अब यो प्रश्नको उत्तर दिनु पर्दा चाहिँ हाम्रो समुदायमा चाहिँ धर्मको अगुवा चाहिँ मेरो आफ्नै बाजे हुनुहुन्छ अनि बाजेले चाहिँ अब हाम्रो लाइफमा चाहिँ के रोल प्ले गर्छ भन्दा चाहिँ अब हामी चाहिँ अब सबै अब बाजेलाई चाहिँ अब सबैले अब पुरा मान्छ अब अब बुरोपाखा मान्छे त्यही माथि अब धर्मको त्यस्तो मान्छे अबकोले मान्दैन सबैले मान्छ अनि हामीलाई चाहिँ अब अब जे पनि अब डिसिजनहरू लिनु सबै अब मेन रोल चाहिँ त्यही हो बाजेको सबै अब लाइफको डिसिजनहरू सानो सानो डिसिजनहरू बाजेलाई सोधेर मात्रै हामीले अघाडि कदम चलाउँछ अनि हामीले चाहिँ अब हाम्रो परिवार म मात्रै होइन मेरो परिवारले पनि सबै अब अब बाजेकै कुरा सुनेर नै अब अगाडि बड्छ अनि हामीलाई चाहिँ अब बाजेलै चाहिँ अब के सिकाउनु हुन्छ भन्दा चाहिँ अब अब मन्छे अब बाचिन्जेल चाहिँ अब आफ्नो कर्म चाहिँ गर्नु पर्छ भनेर अब सिकाउँछ अब सल्लाहको कुरा गर्नु पर्दा चाहिँ अब अब हाम्रो लाइफको इत्रु इत्रु अब डिसिजन् त बाजेले अब सोधेर मात्रै लिनु पर्छ भनेपछि अब सल्लाह अब त्यही घरमै भएर बाजेलाई हामी वी क्यान आक्स हिम एनी टाइम के कसो हो भनेर अनि आइलेसम्म चाहिँ अब महत्त्वपूर्ण सल्लाहहरू चाहिँ त्यही हो अब घरठरमा अब घर आफ्नो घरमा अब यस्तो सानो सानो कुराहरू भइरहन्छ अनि त्यो सानो सानो कुरा पनि होइन ठुलो कुरा पनि हुन्छ त्यो कुराहरू चाहिँ सबै हाम्रो चाहिँ बाजेले नै सबै सल्लाहहरू दिनुहुन्छ